र धेरै दिनको लागि बाहिर जानपर्दा अघिबाटै हामी बिरुवाहरूलाई गोड गाड गर्ने गर्छौँ पानीहरू लाउने गर्दछौँ अनि घरको सदस्यलाई त्यसको हेरचाह गर्नको लागि सल्लाह दिएर जिम्मा दिइराख्ने काम गर्दछौँ